हेलो दाजु ठिकै हुनुहुन्छ अन्त निक्कै भयो भेटघाट पनि नभएको ए त्यही त अब कालिम्पोङमा कस्तो छ चाडबाड यो पाली कस्तो हुने रहेछ भनेर सोध्नु मन लागेर नि भेटघाट पनि भएको छैन हो त्यही भएर नि उम्म है हजुर हजुर यो पाली कोस यो पाली कस्तो हुँन्दैछ हौ दाजु राम्रै हुन्छ होला ए हजुर हजुर कति त क्रिस्तानहरू पनि हुन्छ कि त्यो अब त्यो भएर तिनीहरूले त मनाउँदैन हो अब मनाउने भनेको के गर्नु कस्तो छ भनेर नि यसो ठिकै होला हालखबरहरू घरमा पनि ए ए हजुर हजुर त्यही भएर नि सोध्नु मनलाग्यो अन्त यो पाली कस्तो हुने रहेछ भनेर नि भेट्नु पनिआउनु मन लागिरहेको छ कि त्यही भएर नि त्यो उयो भयो भने भोलितिर निस्कनु पऱ्यौँ दाजु अन्त अब त्यही त हो यो पाली पन्ध्र अगस्टमा कस्तो हुने हो है त्यही त कालेबुङ फुटबल हेर्नु आउँ भनेको राम्रै हुन्छ होला उम्म हजुर हजुर

हजुर हजुर अब राम्रै हुन्छ होला त्यही त आउनु मन लागि रहेछ हो यो पाली त्यही भएर

अँ आउनु पऱ्यो भनेर नि यो पाली चाहिँ र बुहारीलाई पनि लिएर आउँ भनेको हो ठिक्कै मेला लागेको ए हजुर के के मेला लाग्ने रहेछ हौ दाजु यो पाली पहिला त अलि खोले दाई भन्छ सुनेको मात्रै के चाहिँ हौ दाजु

हजुर अब त टाइम पनि भयो होला है रोप्ने बेला

ए हजुर अब रोपिसक्यो ए हजुर तप तपाईँहरूकोमा रोपिसकेको छैन होला है यो पाली ए सकी पो सक्यो म पनि आउनु पऱ्यो भनेर नि यसो सिख्नु पनि हुन्छ त्यही भएर हाम्रो पढ आफ्नो हो ए काट्ने सिजनमा चाहिँ बोलाउनु होस् है मो पनि सघाइ दिनुपऱ्यो हजुर हजुर दही चिउराहरू के भयो यो पाली खुवाइ भयो ए हजुर आहिले त खोइ मनाउनु पनि छोड्यो त्यस्तै देख देख्छु गाउँ घरमा त हो कति अब बाजे पुर्खा हुनेहरू अब बडा बाउहरू हुनेहरूले चाहिं अलिक खाएको जस्तो लाग्यो नभए त खोइ देखेको छैन हौ अरूहरूमा त त्यो त अब त हराएको जस्तै छ है तपाईँहरकोमा खानु उम्म हो नि अब अलिकति भाम खानै पऱ्यो बर्षामा एकखेप आउँछ डेली त होइन हुँदैन हो त्यही भएर नि यसो खानु भयो कि भएन भनेर सोध्नु पनि मन लाग्यो कि अँ मैलेम खाएँ घरमा हो दही ल्याएँ चिउरा ल्याएँ त्यही त हो त्यति खाएँ हो हुन्छ दाजु अब एसो सल्लाह अब के के भयो कसो भयो हो त्यो भएर नि सोध्नु मन लागेर नि हुन्छ अब त्यसो हो भने भोलि पर्सीतिर आउँछु नि त्यतै एक दुई दिन बसेर अगस्ट पनि हेरेर जानुपऱ्यो ल ल ल ल दाजु राखेँ ल अब खाना पनि खाइसक्यो हो ल ल हुन्छ हुन्छ राखेँ है